ए बुढिया हेर न हौ मलाई त कस्तो धोका भयो नि हौ एउटा पेन्ट किनेको थिएँ कि जिन्स पेन्ट थियो कलर पनि अब हेर्दा त दामी लाग्यो नि त्यो पालाले रङ पनि जाँदैन भन्यो सबै कुरा राम्रो छ यो वारेन्टी पनि राम्रो छ यो त तिन वर्ष चार वर्ष तिमीले आरामले लाउनु सक्छौँ भन्दाखेरि मैले त फुत्तै उहाँले दाम सोध्यो मैले सोधेँ साँढे आठ सौ भन्यो उसले आठ सौमा हुन्छ भन्यो मैले त फुत्तै दिएँ म त लाटा सिधा मान्छे भरे त त्यो पाला भन्नेले त मलाई त डुप्लिकेट चिज पो दिएछ हौ कस्तो धोका भयो नि राम्रो चिज दिएको भए त म त्यसलाई एक दुई सौ रुपे बक्सिस पनि दिन्थेँ उहाँलाई भोटिया पालालाई तर पालाले रड्डी चिज दिएछ नि हौ एकताल धुँदा त ख्लातख्लुत भयो अब त्यो एकदमै डिस्कलर त्यो घरमा लाउनु पनि नहुने खालको कलर भइदियो के कलर रहेछ रहेछ यो त डुप्लिकेट रहेछ यो कहाँ बाहिर खासाबाट ल्याएको थियो क्या हो यो त हेर्दा त ब्रान्डेड जस्तो थियो तर यो त ब्रान्डेड होइन रहेछ अनि त्यसले गर्दा त मलाई त बुढिया साह्रै धोका भो हौ यो पेन्टमा चाहिँ कि अब चाहिँ अर्को पो किन्ला जस्तो भ हौ के गर्नु पर्ने हो मनै परेन यो पेन्ट त